हेलो नमस्कार अङ्कल कस्तो हुनु हुन्छ ए हजुर मैले त्यो एउटा जर्नलिस्टको कामले हजुरहरूसँग सम्पर्क गरेको हो कि मलाई केही जानकारी पनि चाहिन्थ्यो र जुन चाहिँ तपाईँको क्षेत्रमा छ नि फिलहाल त म अहिले देल्लीमा बसिरहेको छु तपाईँको जुन चाहिँ दार्जिलिङ क्षेत्रमा छ नि वहाँ हुने चाडपर्व विषय कुनै कार्यक्रम विषयमा जानकारी चाहिन्थ्यो र विशेष गरी चाहिँ अब फिलहालमै फिलहालमै हुन आँटेको चाडपर्वबारे केही जानकारी प्राप्त भए अति उचित हुने थियो ज्यू ज्यू

ज्यू

ज्यू ज्यू हजुर ज्यू ज्यू ज्यू हजुर ज्यू ज्यू ज्यू हजुर त्यही एकदमै नेपाली अब जाति मैले पनि हुन त सानैदेखि टाढा बसेर पनि होला है परिवारसँग राम्ररी चाड पनि मनाउन पाइनँ त्यही उत्सुक्ताले नै हजुरहरूलाई सोधेको है हजुरले सबै कुरा जान्नु हुने छ त्यही क्षेत्रमा बसोबास गर्दै आउनु भएको छ चाडहरू मनाउँदै आउनु हुँदैछ त्यही कारणले पनि म पनि एक दिन हजुरको ठाउँमा आएर त्यो चाड हजुरसँगै मनाउने एकदमै धेरै त अनि इच्छा छ है हजुर हजुर ए हजुर हुन्छ हुन्छ हुन्छ दसैँ पनि आउन आँट्यो है हुन्छ म त्यस्तै हजुरको घरमा दसैँमा समय मिल्छ भने म आउँछु नि मिल्छ समय ए हुन्छ हुन्छ त्यसो भए म अवश्य आउनेछु है दसैँमा हजुर हुन्छ हुन्छ हुन्छ